दार्जिलिङ जिल्लामा अब मुख्य यातायात गर्नु अब विकल्प गर्नु चाहिँ अलिक साह्रै पर्छ किनभने यहाँनिर अब प्लेन साइडमा जस्तै अब बसहरू अटो टोटो अब अनलाइनद्वारा गरिने क्याब बुकहरू त्यस्तो त यहाँनिर त्यस्तो फेस् त्यस्तो उयो चाहिँ छैन यहाँ दार्जिलिङमा चाहिँ अब अब प्राय चाहिँ हुँदैन त्यस्तो यहाँनिर अब एउटा गोटे गाडी नै छ अब गोटे गाडीमा भन्दा पनि अब त्यो पनि लिमिटेड टाइममा मात्रै पाइन्छ अब चौबिसै घन्टा म जान्छु अब मेरो इच्छाले गरेर चाहिँ हुँदैन अब त्यो पनि एउटा गाडी भरिनु लागि जब ज जबसम्म अब टाइम लाग्छ तबसम्म अब त्यो भरियो भरियो भने मात्रै हुन्छ अब जबसम्म त्यो भरिएको हुँदैन तबसम्म मान्छेले पर्खिनै पर्छ अब मलाई हतार छ अरे मलाई हतार छ भनेर जानु सक्दिनँ अब त्यो एकदमै लिमिटेड टाइम मात्रै हुन्छ अनि दार्जिलिङमा चाहिँ अब जानु सकिँदैन होइन टोई ट्रेन छ एउटा ट्रान्सपोर्ट गर्ने एउटा ट्रान्सपोर्ट गर्ने अब एउटा भनौँ अब गाडी गाडी जस्तै ट्रेन छ तर अब टोई ट्रेनमा नै अब हामीले अब विकल्प गर्नु सकिँदैन त्यहाँनिर अब त्यस्तो भाडाहरू भाडाहरू पनि अलिकति बेसी नै पर्छ अब गाउँवासीकोलाई त्यसै त अब तिर्नु पनि अप्ठ्यारो पर्छ मिल्दैन भनेको बेलामा अब हामीलाई अलिक साह्रै नै पर्छ यो विकल्पहरू यातायात गर्नु चाहिँ भनेर चाहिँ अब हामीले अब यो बसहरू अटो टोटो क्याबहरू अब भन्नु पर्दैन अब प्राय चाहिँ हामी लग् दार्जिलिङ अब गाउँवासी अब गाउँवासीहरूले त्यै अब हामी गाउँवासीहरूले चाहिँ प्राय नै गोटे गाडी नै चलाउँछौँ गो गोटे गाडी नै गोटे बा गोटे गाडीमा नै अब यता उता गर्ने हामी अब जाने काम गर्छौँ